मेरो म सानोमा ड्रइङहरू गर्ने गर्थेँ र त्यतिखेर चाहिँ मेरो आमा बाबाले मेरो तारिफ गर्नु भयो होइन मेरो तारिफ गर्नु भयो मेरो छोरीले के राम्रो ड्रइङ गरेको कति राम्रो कति राम्ररी कलर गरेको के मजाको भनेर त्यही तारिफ गर्दाखेरि चाहिँ म एकदम खुसीले गद गद हुन्थेँ त्यही हो मेरो चाहिँ एउटा विशेष गर्व थियो विशेष गर्वको बात त्यो मेरो त्यही थियो आमा बाबाकोबाट तारिफ सुन्नु नै मेरो एउटा विशेष गर्व थियो